ट्रेकिङ भन्नाले मलाई अँ ट्रेकिङ गर्न धेरै म रुचाउँछु किनभने मलाई मनपर्ने चिज हो यो ट्रेकिङ भन्ने कुरो र ट्रेकिङ गर्दाखेरि मलाई जङ्गलहरूभन्दा पनि एउटा पाहाडहरूलाले ढाकिएको हिउँमा ढाकिएको या हिउँको भए पनि हुन्छ तर मलाई चाहिँ पाहाडहरूमा ट्रेकिङ गर्नु मनपर्छ अन्त अब लामो बिसाउँदै जानुपर्ने है एउटा अब राम्रो परिवेश भएको जहाँ चाहिँ राम्रो देखियोस् त्यस्तो जग्गामा चाहिँ मलाई अब ट्रेकिङ गर्नु धेरै रुचाउँछु म कहीँ कहीँ ठाउँ गएको पनि छु तर अब भनेको जस्तो भएको छैन तर अब त्यसरी ट्रेकिङ गर्नु चाहिँ मलाई एकदमै मनपर्छ किनभने ट्रेकिङ गर्नु आफ्नो स्वास्थ्यको लागि राम्रो पनि हो र अब ट्रेकिङ गर्दाखेरि एक्लैदुक्लै होइन साथीहरूसँग एउटा समूह लिएर हिँडेकोले मलाई मनपर्छ